हाम्रो घरमा चाहिँ दसैँ दिवालीमा चाहिँ अब आफन्त मान्छे आफ्नो मान्छेहरू बोलाउँछ र खाना खुवाउँछ अब खाना आमा र म भएर बनाउँछ अन्त मिट अब त के के बनाउँछ भने अब को कसले कसैले सुँगुरको मासु कसैले चिकन है कसैले चाहिँ माछा होइन अब अब थुप्रो बनाउनु पर्छ अचार दाल भात सब्जी सबैलाई अन्त हाम्रो गाउँमा चाहिँ बिहेहरू भयो भने पनि अब सबैजना मिलेर अब बुफे राख्छ होइन त्यहीँ बुफेमै आफै पस्केर खानु पर्छ हाम्रो गाउँको बिहेमा चाहिँ होइन अन्त के भन्छ भेराइटी खाना हुन्छ बिहेमा मिठो खानु पाउँछ होइन अब राम्रो हुन्छ